मैले क्याब जुन चाहिँ अर्डर गरेको थिएँ अहिलेसम्म आइपुगेको छैन अहिले झन्डै एक घन्टा बेसी भयो किन आएको छैन त्यसको मलाई उत्तर दिनुहोस् तपाईँ आफूले अघि नै बुक गरेर क्या हो मलाई यसको कारण बताइदिनुहोस्